यहाँ कर्सियङमा चाहिँ हाम्रो कर्सियङमा चाहिँ गोर्खा लाइब्रेरी छ गोर्खा पुस्तकालय छ अन्त त्यहाँ चाहिँ मानिसहरू गएर पत्र पत्रिकाहरू पढ्ने गर्छन्